हेलो नमस्ते सर ए हजुर सुन्नुहोस् न म के भन्छ दार्जिलिङ सेन्डिकेटबाट बोलेको कि सर हेर्नु न हामीलाई त धेरै प्रोब्लम भइसक्यो त हौ सर अब तपाईँहरूले पनि यसो बुझिदिनुहोस् है हेर्नु न सिजन लागेर अफ सिजनमा पनि त्यही हो सिजनमा पनि त्यही हो जामहरू भएर हेर्नु न अब मान्छेहरू त हुन्छै हुन्छ होइन तर फेरि पेसेन्जर पनि हुँदैन के को जाम हो सर तपाईँहरूले यसो विचार गरिदिनु पऱ्यो सर हजुर

हजुर सर हजुर हजुर सर हजुर त्यही त सर तपाईँहरूले अब अलिकति है हामी पनि अब लोकलहरू हो तपाईँहरूले अलिकति हेर हेर विचारहरू गरिदिएको भए है हेर्नु न अब बाटोकै अब एउटा दुइटा गाडी छिर्ने बाटोमा एउटा मात्रै गाडी छिर्छ किनभने अब ती दोकानहरू भुइँतिर दोकानहरू थापेर भुइँमै के के बेचेरहरू गर्दिन्छ हो तपाईँहरूले त्योहरू पनि अलिकति हटाइदियो भने अलिकति है जामहरू पनि हुने थिएन हामीलाई पनि गाडीहरू राख्नु सुबिस्ता है टुरिस्टहरूलाई पनि त सुबिस्ता हामी लोकल लोकललाई मात्रै होइन अब टुरिस्टहरूलाई बाहिरबाट आउने मान्छेहरूलाई पनि सुबिस्ता हुन्थ्यो भनेर चाहिँ मैले भनेको नि ए हजुर